मेरो घर बाख्राकोट टी गार्डन मेरो घरदेखिको डेढ दुई किलोमिटर तल चाहिँ रेल स्टेसन छ होइन त्यहाँबाट सिलगढी मालबजारदेखि लिएर आसाम गुवाहाटी दिल्ली सबैतिर जाने रेल स्टेसन पनि छ त्यहाँबाट हामी जान्छौँ बाहिर कतै जानुपर्यो भने सिलगढी जानुपर्यो भने पनि हामी रेलमा जान्छौँ पेसेन्जर आउँछ यसमा पेसेन्जर रेल पनि छ कहिलेकाहीँ रातो आउँछ कहिले पहेँलो कोही बेला मालगाडी पनि आउँछ हामीलाई रेलको बाटो भएकोले गर्दाखेरि सिलगढीतिर यातायातको लागि धेरै सुविधा छ हामीलाई प्रायःजस्तो भाडा पनि कम्ती पर्छ रेलमा जानुको लागि थुप्रैपल्ट रेलको यात्राहरू गरेको छौँ म रेलयात्रा अहिलेसम्म आसाम गुवाहाटी गएको छु अनि पुट्टपर्थी पनि गएको छु र दिल्ली पनि गएको छु रेलमा चढेर सिलगढी त प्रायःजस्तो के के कामहरू पर्दाखेरि गइरहन्छु रेलको यात्रा एकदमै रमाइलो लाग्छ जहाँ रेलमा सुत्नेको व्यवस्था खानेको व्यवस्था सबै कुरो भएकोले गर्दाखेरि रेलको यात्रा एकदम सजिलो लाग्छ राम्रो लाग्छ म आसाम जाँदाखेरि पनि रेलमा गएको थिएँ एकदमै राम्रो लागेको थियो त्यहाँनिर एकदमै सुविधा थियो आरामले जान सुत्न पाइएको थियो दिल्ली जाँदाखेरि पनि रेलयात्रामै गएको थिएँ दिल्ली चाहिँ एउटा हामी मिटिङमा गएको थियौँ त्यो मिटिङमा जाँदाखेरि चाहिँ हाम्रो थुप्रै साथीहरू थियो धेरै मजा आएको थियो रेलमा यात्रा गर्नु अनि पुट्टपर्थी चाहिँ हामी साईको एउटा प्रोग्राम लिएर गएको थियौँ साई बाबाको मन्दिरमा गएको थियौँ त्यहाँ पनि धेरै रमाइलो भएको थियो हाम्रो साथीहरू आफन्तहरू थुप्रै थिए वहाँ जाँदाखेरि पनि एकदमै रमाइलो भएको थियो धेरै गीतहरू गाउँदै एकदम ह हँसी मजाक गर्दै हामी रेलको यात्रा गरेको थियौँ फर्किँदाखेरि पनि हामी रेलमै फर्कियौँ एकदमै राम्रो थियो यात्रा अरू त रेलको विषयमा अरू के भन्नु र त्यही यात्राहरू गरियो रेलमा जु गाडीमा भन्दाखेरि रेलमा एकदमै सुविधा लाग्छ धेरै राम्रो लाग्छ रेलको चिया अन्डा खानु एकदमै मनपर्छ मलाई तातो तातो अन्डाहरू बनाएर दिएको हुन्छ होइन चिया पनि एकदमै राम्रो लाग्छ खानु अरू खाना खानेकुराहरू चाहिँ मैले रेलमा त्यति साह्रो खाएको छुइनँ यस्तो चिया अन्डाहरू चाहिँ खाएको छु र मलाई रेलयात्रा गरेर एकदमै मन पनि पर्छ रमाइलो लाग्छ सुविधा खिर्कीबाट हेर्दै रमिता हेर्दै जानु एकदमै मजा लाग्छ अझै पनि कतै जानुपर्यो भने म रेललाई नै चुज गर्छु